म र मेरो परिवारले धार्मिक चाड भनेको हामी दसैँ मनाउँछौँ हामी नेपाली हो र हामी दसैँ मनाउँछौँ यसका लागि हामीले के कसरी गर्छौँ भन्दाखेरि हामीले नौ दिन अगाडि नै हाम्रो नौरथा स्टार्ट हुन्छ र नौरथा भनेको दुर्गा माताको पूजा हुन्छ र त्यसमा हामीले जमरा रोप्ने गर्छौँ त्यसमा हामी गहुँका बिउ छर्छौँ र हामी त्यहाँ मातालाई महिमा गरेर महत्त्वपूर्ण गरेर हामी उनलाई सबै थोक पुर्याएर हामी उनलाई महान गरेर हामी महिमा गर्छौँ र उनको पूजा गर्छौँ र हामी उनका अगाडि गहुँका बिउहरू छरेर टपरामा छरेर हामी त्यसलाई उघाउँछौँ हाम्रो दिनदिनै सातै दिन हाम्रो अलग अलग पूजा हुन्छ काली माता स्कन्द माता गौरी माता अम्बे माता सबै माताहरूको पूजा भएको हुनाले गर्दाखेरि नौ दिनसम्म पूजा हुन्छ र नौ दिनको दिन हामी साङ्गे गर्छौँ र नौजना देवी र एकजना कालभैरव गरेर कालभैरव गणेश भगवानको पुत्र हुनाकोले गर्दा उनलाई धेरै महान मानिन्छ र हामीले त्यो नौ देवीलाई पूर्ण रूपमा देवी बनाएर खुवाएर हामी उनीहरूलाई बिदा गरेर आफ्नो व्रत टुँग्याउँदछौँ अन्त हाम्रोमा रहेको हामी के सामानहरू लिएर गर्छौँ भन्दाखेरि हामीले डेकोरेसन गर्नको लागि एउटा राम्रो पेन्डल गर्नचाहेको सक्छौँ र पेन्डल गरिसकेपछि हामीले हामीलाई चाहिएको सामानहरू हामी बजारबाट ल्याउँछौँ जस्तो टिका ऐना मेकअप गर्ने सामग्री मातालाई चाहिने चुन्नी माताको साडी मातालाई अलता मातालाई पोते सबै कुरा हामी एकदमै ल्याउनसक्छौँ र हामीले खानाहरूमा के गर्छ भन्दाखेरि मातालाई हाम्रो मातालाई हाम्रो दारिमको दारिम अनारको दारिम दारिमको खिर बनाएर चढाउँछ र मातालाई अनार चाहिँ एकदमै मनपर्छ भन्ने हामी विलिभ गर्छौँ

अनि खेरि र हामीले माताले दारिमको यो खानुहुन्छ र हामी न्वारन साङ्गेको दिन हामीले गर्छौँ हामी बलि बलि चढाउँछौँ बाख्रा काटेर बाख्राको टाउकोको खुनहरू काली मातालाई चढाउने गर्छौँ किनभने उनले त कत्तिजनालाई मार्नुभएको छ आफ्नो प्यारको लागि अनि खेरि हामी के गर्छौँ भन्दा हलुवा बनाउँछौँ पुरी बनाउँछौँ र छोला बनाउँछौँ र मिठाई दिन्छौँ र पैसा दिन्छौँ